अँ एसएचजी हुन्छ होइन सेल्फ फेल सेल्फ हेल्प ग्रुप्स मेनली फोकस्ड अब वुमन्स इम्पलोयमेन्टको लागि नट अन्ली फर द लेट्स नट से द इम्प्लोयमेन्ट तर अब सेल्फ हेल्प भन्दैछ होइन त्यो वर्ड आफै इटसेल्फ टल्क्स अबाउट मोर होइन अन्त सेल्फ हेल्प ग्रुप चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ मलाई चाहिँ मेरो विचारमा चाहिँ इट्स भेरी गुड किनभनेखेरि चाहिँ एज अ हाउस वाइफ भएर बाँच्नु या एउटा आई ह्याभ सिन इन माई भिलेज होइन कि कसरी चाहिँ सेल्फ हेल्प सेल्फ हेल्प ग्रुप गर्नु थाले पछि लाइक द वुमन आई मिन हु कुक्स होइन हु कुक्स इन अ किचन अल द टाइम हु इज बिजी होइन एज अ हाउस वाइफ टेकिङ केयर अफ दियर फेमलिज टेकिङ केयर अफ दियर होम चिल्ड्रेन होइन त्यो अउट अफ द्याट होइन जब एकजना नारी आई मिन एकजना केटी मान्छे जब उ त्यो घरदेखि बाहिर आउँछ जब ऊ समाजमा त्यो एक्सपोज हुन्छ तब उसको धेरै विचारहरू हुन्छ जस्तै अब हामी पिसको कुरा गर्छ होइन पिस एन्ड कन्फ्लिक्टको कुरा गर्छ अब जहिले पनि हामी शान्त शान्तिको कुरा गर्छ त्यो पिसमा पनि त्यो वुमन्स पर्सपेक्टिभ हुन्छ नि इट्स भेरी डेलिकेट द्याट म्याटर्स अ लट अब भेरी आइरोनी इज द्याट कि के हुन्छ भन्दाखेरि चाहिँ हामीले कतिवटा कुरामा वुमनलाई चाहिँ त्यो कुरामा हामी के भन्छ अब वी डिन्ट गिभ देम मच चान्स टू कम फर्वर्ड एन्ड स्पिक भनेर हुन्छ नि तपाईँको राय दिनुहोस् भन्ने कुरा चाहिँ हामी कहिले पनि गर्दैनौँ र त्यो एसएचजीले चाहिँ इस्पेसल्ली मेरो एरियामा चाहिँ त्यो वुमनहरूले चाहिँ त्यो एउटा चान्स पाएको हुन्छ जहाँ चाहिँ तिनीहरूले एक्सपोज गर्ने मौका पाउँदैछ होइन दे आर डुइङ भेरी वेल आई ह्याभ सिन होइन अन्त त्यो चाहिँ मलाई राम्रो लाग्छ अन्त रोजगारीको लागि केही राम्रो अवसरहरू केही छन् मलाई अब त्यो यो त अब पोलिसी मेकर्सको लाइक कनसर्नको कुरा हो र एज अ एज अ अब एज अ कमन पिपल एज अ कमन म्यान होइन पर्सन चाहिँ म त्यो चाहिँ भन्नु सक्दिनँ होला सायद